भारतको आधिकारिक भाषाहरू त बाइसवटा छ तर खै म त जान्दिनँ नेपाली बोल्छु म त थुप्रो बोल्छ नेपाली बोल् हिन्दी बोल्छ बङ्गला बोल्छ इङ्ग्लिस बोल्छ आदिवासी भाषा बोल्छ भोटे भाषा बोल्छ भोटे जात विषयको पनि छ कोही राईले राई कुरा बोल्छ कोही सुब्बाले सुब्बा कुरा बोल्छ कोही मगरहरूले मगर जाति कुरा गर्छ आफ्नो आफ्नो जात विषयकै बोल्छ तर अब यो बाइसवटा भाषा म सबै त कहाँ कहाँको अब सबै सुन्छौँ सुन्नु त बोल्नु त सक्दैनौँ अब हामी त म चाहिँ बोल्छु खालि नेपाली बोल्छु भक्कु भक्कु छ नि भारतमा अब थुप्रो थुप्रो भाषाहरू अन्य अन्य जातिको भाषाहरू छ तर अब हामीलाई चाहिँ थाहा मलाई चाहिँ थाहा छैन अब के के बोल्छ कसो कसो बोल्छ त्यो कता कताको भाषाहरू बोल्छ त्यो सबै थाहा छैन मलाई चाहिँ